ए तपाईँ त ट्राभल एजेन्ट हो ए म चाहिँ कालेबुङ घुम्नु आऊँ भनेको कालेबुङको घुम्ने ऊ योहरू कति जग्गा छ हौ भाइ म कलकत्ताबाट आउँदैछु र कालेबुङमा कहाँ कहाँ टुरिजमहरू छ कति घुम्ने सिनेरीहरू कुन कुन होटेलबाट राम्रो देख्छ भनेर नि हजुर ए तपाईँ अँ हजुर यहाँ यहाँ अब यहाँबाट लोले गाउँ जाँदा चाहिँ कति जस्तो ऊ यो लिन्छ भाडा लिन्छ होला नि गाडीहरूले हजुर अँ ए ए त्यसो त्यसो फेसिलिटीहरू त राम्रै छ होला नि लजमा लजिङ फुडिङ एकै जग्गाहरू होला अँ

हामीहरू त्यस होटेलमा बसेर यताउता सिनेरीको लागि लोकल गाडीहरू पाउन सक्छौँ ए त्यहाँबाट ब्याक भएर आएर चाहिँ फेरि लोकल गाडी चाहिँ कालेबुङबाटै पक्रिनु पर्छ होला नि हुन्छ हवस् हवस् हवस् हवस् हवस्